म घरमा खानाहरू पकाउँदाखेरि खानाहरू पकाउँछु घरमा जब खानाहरू पकाइसकेपछि घरमा खाना पस्केर सबैजना घरको परिवारले खाना खाँदाखेरि सबै घरको परिवार सबै खुसी भएर भन्नुहुन्छ कि खाना त बहुत मिठो बनाउँछ अब हाम्रो घरको छोराले भनेर भन्छ त्यस मलाई पुरा खुसी लाग्छ कि मलाई खाना म यति मिठो बनाउँछु भनेर त्यस पछाडि गाउँघरको बिहा बर्डडेहरू न्वारनहरू भएको भएको बेलामा भाइ आउनुहोस् न हाम्रो घरमा पनि खानाहरू पकाइदिनु भनेर भन्छन् भाइ खानासानाहरू मिठो मिठो पकाउनु हुन्छ तपाईँ भनेर मैले सुनेको थिएँ त्यस कारण तपाईँलाई बोलाएको मैले भनेर भन्छन् अनि म गाउँघरमा बर्डडे बिहा न्वारनहरूकै गइकन खानाहरू पकाइदिन्छु मैले खाना पकाउनु पुरा रुचि छु मैले युट्युबबाट हेरेर धेरै किसिमको डिसहरू हेरेर मैले खाना पकाउनुहरू सिकेँ तर मैले यत्रो खानाहरू पकाइसकेपछि मैले अहिलेसम्म मैले युट्युबतिर कुनै केहीतिर पनि मैले हालेको छुइनँ खाना पकाउनुमा म रुचि छु तर म खाना युट्युबहरूतिर मैले हालेको छुइनँ सब्जीहरू भयो मासुहरू भयो हरेक किसिमको सब्जीहरू हुन्छ सबैमा म इन्ट्रेस्ट लाग्छ बनाउनु मलाई सबैले मलाई तारिफ गर्छ कि खाना यस्तो मिठो बनाउँछ भनेर त्यसपछि मलाई खुसी लाग्छ कि गाउँलेहरूले घरको मान्छेहरूले खाना पकाउँछ भनेर मिठोमिठो बनाउँछ भनेर भन्छ भने चाहिँ म अझै मलाई जोसिन्छु खाना पकाउँछु भनेर अझै मलाई जोस आउँछ